हाम्रो क्षेत्रमा लगभग हरएक दिन तयार गरिने पर्यटकहरूको निम्ति केही आकर्षक चिज चाहिन्छ दुधले बनिएका घिउ पनिर आदिहरू जो एकदम प्युर दुध अनि पनिर बनिन्छ त्यो बनिने ठाउँ हो उता सिटोङ मा एउटा नयाँ दोकान भनौँ वा प्रोडक्सन हाउस भनौँ गाउँले इन्टरप्राइज साथै पर्यटकहरूको निम्ति आकर्षक हुने क्षेत्र त्यहाँ के छ भने धेरैवटा छ जस्तै झर्नाहरू साथै लेप्चाहरू जो यहाँका मानिसहरूका जाति हुन् त्यही जातिहरूका उहिलेका घर जो काँटीहरू नठोकी बनाएका हुन्थे ती घर छ त्यहाँ साथै अन्य अन्य धेरै कुराहरू छ